दाजु मलाई चाहिँ तपाईँहरूको रेस्टुरेन्टबाट चाहिँ खानेकुरा चाहिँ अब मगाउन थियो कसरी मगा कसरी मगाउनु यो तपाईँहरूकोमा चाहिँ सबसे स्पेसल र उयो सबसे राम राम्रो चाहिँ कुन चाहिँ छ र उयो केमा उयो पेमेन्टहरू पनि केमा पेमेन्ट गर्नु अफलाइन अनलाइन कसरी कसरी हुन्छ त्यसरी त्यसरी गर्नु र मलाई चाहिँ उयो तपाईँहरूको चाहिँ स्पेसल उयो खाना चाहिँ कुनको चाहिँ छ त्यही त्यही चाहिँ उयो मग मगाउनु थियो र कुन कुन चाहिँ उयो राम्रो स्पेसल चाहिँ तपाईँको होटलमा चाहिँ रेस्टुरेन्टमा के छ त्यही मगाउनु थियो